जब मैले लिएको छु मा फुटबल खेल्छु है मैले आफ्नै गाउँमा बिजनबारीमा मैले विन्टर गेम गरेको थिएँ फुटबलको क्याम्प बसेको थिएँ र त्यो क्याम्पमा मैले धेरै नयाँ कुराहरू सिक्न पाएँ फुटबलको बारे हामीहरू गाउँमा खेल्थेँ त्यहाँदेखि बिस्तारै बाहिर निस्किँदै निस्किँदै मेचेसहरू खेल्दा त्यो क्याम्प बसेँ क्याम्पमा हामीले धेरै नयाँ कुराहरू सिकौँ क्याम्पबाट म त्यहाँबाट सेलेक्ट भएर सिलगढी पनि गएको थिएँ खेल्नु सिलगढी गएको थिएँ खेल्नु अन्त त्यो क्याम्पले मेरो शरीरमा धेरै बद्लाउहरू ल्यायो फिट राख्ने मजाले मेन्टेन गर्यो मेरो बडीहरू मजाले अहिले फिट एन्ड फाइन छ त्यो खेलकुदले गर्दाखेरि अन्त त्यति हो विशेष विशेष के भन्दाखेरि चाहिँ त्यो खेलकुदले चाहिँ विशेष आफ्नो शरीर शरीरलाई चाहिँ एकदमै मेन्टेन गर्ने मेन चाहिँ त्यही भन्छु खेलकुदले चाहिँ त्यो मेन्टेन गर्छ शरीरहरू हेल हेल्दी राख्छ अरू जस्तो त्यो त्यो बोधो चाहिँ हुँदैन जिउ त्यसले अब दिनदिनै राम्रो बनाउँदै एकदम बोधो चाहिँ बनाउँदैन अल्छीपना चाहिँ देखाउँदैन त्यो खेलकुदहरूले मैले त्यति चाहिँ सिकेको थिएँ